डिजिटल कलाको बारेमा चाहिँ के सोच्नुहुन्छ भन्दाखेरि डिजिटल कला अहिले निकै बढेको छ मान्छेले बनाएको कलाभन्दा राम्रो हुन्छ तर यसमा डिजिटल कलाहरूले मान्छेको मेहनतलाई पनि अब असर पार्दैछ अब किनभने मान्छेले बनाएको मेहनतमा धेरै समय लाग्ने त्यो डिजिटल चाहिँ छिटै बनिन्छ अनि तर यसमा त्यस्तो सूक्ष्म कुराहरूलाई जानकारी मजाले ध्यान दिएको हँदैन जस्तो मान्छेको कलामा ध्यान दिएको हुन्छ